भाइ तिम्रो गाडीको बुक गरेको थिएँ म बाहिर जानुको लागि मैले यहाँ नौ बजेसम्म पर्खिसकेँ अनि तिमी दस बजिसक्यो तिमी अहिलेसम्म पनि आइपुगेको छैनौ के तिम्रो आउँदैनौ त गाडी के ठिक छैन कि ठिक भएन कि कि कसो हो